मैले चाहिँ उयो नानीको लागि स्कुलको ब्याग किनेको थिएँ बजारमा अब कालिम्पोङ बजारमा एउटा स्टोर थियो त्यहाँनिर किनेको थिएँ एकदम राम्रो पाएँ मेलै जस्तो सोचेको त्यस्तै पैसा ठिक्क दामको त्यस्तो महँगो पनि होइन ठिक्क दामको होइन अनि एकदम राम्रो रहेछ खप्ने छालाको किनेको थिएँ अहिले भयो छ महिना जस्तो अहिलेसम्म पनि राम्रै छ नयाँ नै छ त्यस्तो केही त्यस्तो केही भएको छैन एकदम राम्रो लाग्यो मलाई चाहिँ यदि तपाईँहरू पनि किन्न चाहानुहुन्छ भने चाहिँ कालिम्पोङ बजारमा पनि किन्न सक्नु हुन्छ है